दिदी तपाईँहरू यहाँ कालेबुङमा चाहिँ भाडामा बस्नु हुँदोरहेछ है तपाईँहरूको तपाईँको हस्बेन्डको घर अनि तपाईँको माइत घर चाहिँ कहाँनिर हो अनि तपाईँहरू त्यो ठाउँमा चाहिँ किन नबस्नु भाएको के असुविधाहरू भएर नबस्नु भएको हो कि कि बजारदेखि टाढो भएर नबस्नु भएको कि केही छ त्यस्तो मेरो हस्बेन्डको घर त सिन्देबुङ बस्ती हो कि त्यहाँनेरि साह्रो तल बस्तीमा छ बेसी दु ख गर्नुपर्छ अन्त त्यही भएर नानीहरू पढाउनुको लागि हामी यहाँ कालिम्पोङ फतफते गोलाइमा बसेको छौँ मेरो माइत घर चाहिँ कोलबुङ बस्ती हो लाभादेखि मुनि निकै तल पर्छ कोलबुङ बस्तीमा माइत घर हो बिहा भएर सिन्देबुङमा आएको साह्रो बेसि दु ख भएर चाहिँ यहाँनेरि हामी रेन्टमा बसेको छौँ नानी पढाउनु के के सानो बिजनेसहरू दोकानहरू गर्दै जिन्दगी चालइरहेको छौँ यहाँ बसेर